त्यस्तो पर्फेक्ट त छुइनँ तर यस्तै घरमा अलि अलि आर्ट एन क्राफ्टहरू गर्नु अनि अलि अलि घरमै गीत गाउनुहरू त्यस्तोमा चाहिँ मलाई राम्रो लाग्छ त्यस्तो गर्नुहरू त्यस्तोमा चाहिँ इन्ट्रेस्ट लाग्छ मलाई